मैले धेरै मानिसहरूका लागि खाना पकाउनु पर्दाको अनुभव भन्नुपर्दा थोरै मानिसहरूलाई जति खाना पकाउँथेँ त्यस आधारमा धेरै मानिसहरूलाई खाना पकाउनु पर्दा थोरै भए पनि थाकेको अनुभव भयो तथापि एकदमै धेरै आनन्द पनि लाग्यो किनकि खाना बनाउनु मलाई एकदमै इच्छा लाग्द लाग्छ र मैले धेरै मानिसहरूका निम्ति खाना बनाउँदा अलिक चाँडो गर्नका निम्ति सधैँ चाहिँ चुल्हामा खाना बनाउँथेँ भने त्यत्ति बेला ग्यास चुल्हाको प्रयोग गरेर साथसाथै अलिक चाँडो होस् भन्नाका निम्ति राइस कुकरमा खाना बनाएर बनाएँ भने त्यसै गरी दाल पनि अगावै भिजाएर राखेर त्यसलाई छिटो पाकोस् भन्नाका निम्ति प्रेसर कुकरमा पकाएँ र यसरी धेरै मानिसहरूका लागि खाना पकाउनु पर्दा अझ चाँडो चाँडो गर्नका निम्ति मैले यी यस किसिमका रणनीतिहरू अप्नाएँ